जलपाइगुडी डिसट्रिक्टमा धेरै मात्रमा नेपालीहरू बस्छन् र आदिवासीहरू पनि बस्छन् र आदिवासीहरूले धेरै मात्रमा नेपालीको नेपालीको ट्रेडिसन ट्रेडिसन र दसैँ तिहार मनाउने गर्छन् र हामीले पनि उनीहरूको प्रचार अलि अलि मनाउँछौँ र आदिवासीहरूले धेरै नै नेपालीको चाड मनाउछ र हामी राम्रोसँगले आफ्नो चाड मनाउछौँ